खेलकुदले हाम्रो शारीरिक क्षमता मात्रै नबढाएर हाम्रो मानसिक सन्तुलन पनि सही राख्छ स्ट्रेसदेखि मुक्त राख्छ आज हामी सबैजनालाई थाहा छ कि यस्तो बिजी लाइफमा हामी यो खेलकुद भन्ने कुरोहरू हामी बिर्सिँदै जाँदैछौँ है र खेलकुद गर् गर्न एकदमै जरुरी कुरा हो किनभने खेलकुद खेलकुदले हामीलाई एकदम स्वस्थ्य मात्रै नराखेर स्वस्थ्य त हामी हुन्छै हुन्छौँ है खेलकुद खेलकुद गर्दाखेरि खेल्दाखेरि कुद्दाखेरि त्यो मात्रै नभएर हामी हामी को आजको यो बिजी लाइफबाट बिजी लाइफमा तनावदेखि मुक्त हुन मुक्त पनि हुन सक्छौँ किनभने हामी जब कुनै काम गर्छौँ कुनै कुनै कुनै पनि किसिमको काम गर्छौँ या मतलब हामी लेबर गर्छौँ टी गार्डनमा काम गर्छौँ अफिसमा बसेर हामी काम गर्छौँ दिनभरि त्यहाँ जुनै जुनै पनि काम गर्दा हामी एकदम त्यो कामप्रति फोकस भएर हामीले काम गर्दा हाम्रो एकदम दिमाग दिमागको सन्तुलनहरू पनि ठिक ठिक ठिक भइरहेको हुँदैन र हामी जब बेलुका या बिहान एकछिन मात्रै हामी खेल खेल्यौँ भने त्यो हाम्रो सबै तनावहरू मुक्त हुन्छ हाम्रो सन्तुलन दिमागी सन्तुलन हाम्रो शारीरिक क्षमताहरू बढ्छ हामी हाम् हाम् हाम्रो दिमागले एकदम पोजिटिभ एनर्जी दिमागमा पोज् पोजिटिभ एनर्जीहरू क्रिएट हुन्छ हामी नयाँ कुरो गर्न गर् गर्नको लागि सोच सोस् सोस्न सक्छौँ है त्यही भएर खेल् खेलकुद गर्न एकदम अनिवार्य छ आजको आजको दिनमा चैँनि एकदमै अनिवार्य छ यो खेलकुद गर्नु त्यही भएर सबैजना ले एटलिस्ट दिनमा एक घन्टा मात्रै भए पनि खेल्ने कुद्ने कामहरू गर्नु आफ्नो नानीहरूलाई नि खेल्ने कुद्ने कामहरू गराऔँ जसले गर्दा चाहिँ आजको यो तनावपूर्ण जीवनमा चाहिँ तनावदेखि मुक्त मुक्त होस् र यो दुनियाँभरिको जुन किसिमको बिमारीहरू छ है त्यो बिमारीदेखि मुक्त हुनुको लागि खेलकुद गर्न एकदमै अति आवश्यक छ